आज भारतले सामना गरिरहेका केही ठुला पर्यावरणीय मुद्दाहरू के के हुन् भन्नाले एयर पलुसन वाटर पलुसन सोइल पलुसन ल्यान्ड पलुसन र एयर पलुसनमा सबैभन्दा पहिला त के आउँछ भने ती फ्याक्ट्रीहरूबाट निस्किएका ती धुवाहरू ती गाडीबाट निस्किएका ती धुवाहरूले आज हाम्रो वायुलाई धेरै नै प्रदूषित पारिरहेको छ र हामीहरूलाई सास फेर्नसम्म नै गाह्रो भइरहेको छ र ल्यान्ड पलुसनमा अहिले के आउँछ भने मानिसहरूले धेरै नै ती पेस्टिसाइड्सहरू केमिकलहरूको युज गर्न थालिसकेका छ र प्लास्टिकहरू पनि जतातत्तै फ्यालेको हुनाले गर्दाखेरि हाम्रा जमिन पनि धेरै नै प्रदूषित भइरहेको छ र पहिला ती बारीमा खेतीबालीहरू राम्रो हुन्थ्यो भने अहिले ती खेतीबाली ती खेतीबारी राम्रो हुन छोडिसकेको छ र हाम्रा पानी पनि धेरै नै प्रदूषित भइरहेको छ ती प्रदूषणका कारण हो ती फ्याक्ट्रीबाट निस्केका ती मैलाकुचेलाहरू र ती वेस्टहरू हामीले जति पनि खोलामा फ्याँक्यौँ फ्याँक्छौँ यही सबै कारणहरूले गर्दाखेरि हाम्रा पानी पनि धेरै नै प्रदूषित भएर गएको छ ती पानीहरू हामीले पिउने गर्छौं र ती पानीहरू पिउँदाखेरि हामीलाई धेरै किसिम किसिमका बिमारहरू हामीलाई लागिरहेको छ अन्त पहिला केही वर्षमा हाम्रा वरिपरिको भूदृश्यहरू मा आजकल मानिसहरूले रुखपात जङ्गलहरू सबै काटेको कारणले गर्दाखेरि पहिरो गएको धेरै मात्रामा आजकल देखिन्छ भने खोलानाला पनि बढेर ती खेतीबालीहरूलाई नष्ट पारिरहेको छ पहिला हाम्रो जग्गामा खेतीबारी राम्रो हुन्थ्यो भने अहिले मानिसहरूले केमिकलहरू विभिन्न किसिमका ती पेस्टिसाइड्सहरू छरेको कारणले गर्दाखेरि खेतीबारी पनि राम्रा राम्रोसँगले आउन छोडिसकेको छ र परिवर्तन धेरै नै हाम्रा वरिपरि भइरहेको छ अन्त वर्षभरि मौसममा परिवर्तन के देखिन्छ भने आजकल गर्मीको सिजन भइरहेको छ र गर्मीमा पनि हाम्रो जग्गामा आजकल धेरै नै गर्मी भइरहेको छ यी सबैका कारण हुन् ती रुख रुखपात मासेको कारणले गर्दाखेरि र वर्षामा पनि पानी आएकोआएकै दिनभरि पानी आएकोआएकै गर्छ र ती पानी ती पानी डेली परेको कारणले गर्दाखेरि खेतीबाली राम्रो हुनु छोडिसकेको छ र स्टुडेन्टहरूलाई पनि स्कुल जानु धेरै नै दिक्कत भइरहेको छ र जाडोको मौसममा पनि हामी धेरै नै जाडो भइरहेको छ र हामीलाई बाहिर निस्किनसम्म धेरै नै गाह्रो पर्छ जाडोको मौसममा पनि जाडो पनि के कारणले भएको गर्दाखेरि भन्दाखेरि त्यही रुखपात काटेकै कारणले गर्दाखेरि जाडोमा पनि धेरै नै जाडो भएको हामीले देखिरहेको छौँ